भाइ तिमी अलगडा रेस्टुरेन्टबाट बोलेको मैले सुनेको थिएँ त्यहाँनिर खानाहरू निकै राम्रो पाउँछ अरे भनेर हो अन्त हामीले यता अर्डर गर्दाखेरि पनि हुन्छ हो होम डेलिभरी पनि हुन्छ अब होम डेलिभरी भयो भने तिमीहरू हाम्रै भनेकै जग्गामा आउँछौ कि तिमीहरूले आफै राखेको छौ अब त्यहाँ त्यहाँसम्म आउँछौ हामी भनेर हो अन्त त्यहाँनिरको पेमेन्टहरू अब क्यास गर्नु पर्छ कि हामीहरूले के अब अब गुगल पेहरू गर्नु पर्छ होइन खानाहरू त राम्रै पाउँछ होला नि होइन मिठो मिठै पाउँछ होला अब पैसा परेको हिसाबमा त राम्रै दिनु पऱ्यो होइन तिमीहरूले पनि अन्त अनि अब तिमीहरूले यतै घरमै अर्डर गर्दै हाम्रो घरमै डेलिभरीहरू गरि दियौ भने चाहिँ हामीलाई पनि सुबिस्ता हुन्छ होइन अन्त यहीँ म अर्डर गरौँ भनेर भनेको थिएँ नि त अन्त